हेलो छ त आऊ न काँचो चना अनि मटर झालमुरी चा अन्त चनाचुरहरू लगाएर बनाउँछु आऊ न आऊ म बनाउँछु बिस रुप्पे ल यो यो सब हालिदिऊँ ल ल अन्त यो हालिदिऊँ ल अन्त अझ के हालिदिनु यो यो यही त यही त हो त यो हाम्रो तोरीको सर्स्युँ हो त यो प्योर तोरी हो यो चाहिँ लगाएर मैले बनाउँछ त्यही भएर त झालमुरी बेसी बिक्री हुन्छ अन्त कस्तो लाग्यो त चाख्यौ खाऊ

लु हालिदियो खायो मन पर्यो ल लु

ल ल ल